हेलो सुन न तिमीले भनेको त्यो बजारको दबाई दोकान म आइपुगेँ ल आइपुगे राम्ररी आइपुगे भन न आममामा गाडीको ड्राइभर भाइ त साह्रै राम्रो मान्छे रहेछ नि हौ मैले उसलाई एड्रेस बताइदिएको थिएँ उसले भन्यो तपाईँ नसुर्ताउनुहोस् दाजु म तपाईँलाई जसरी भए पनि त्यहाँ पुऱ्याइ दिइहाल्छु नि भन्नु भयो बिचारा भाइले मलाई सोद्धै खोज्धै भए पनि ठिक्कै त्यो दोकानसम्म ल्याएर छोडिदियो साँच्चै मलाई साह्रै खुसी लाग्यो हाम्रो दाजुभाइहरू ड्राइभर दाजुभाइहरू यति इमान्दार यति राम्रो हुँदो रहेछ भनेर र म त तिमीलाई थाहै छ फर्स्ट टाइम यो सहरमा आएको आज ड्राइभर भाइले मलाई हेल्प नगरेको भए सायद म यो दबाई दोकान भेट्ने थिइन होला ल ल म राम्रोसँगले आइपुगेँ ल ओके बाई